हेलो के गर्नु हुँदैछ हौ ए हजुर र त अब दसैँ पनि आयो हो अनि अब कति आफन्तहरू पनि आउँछ होला अब यसो घर सल्लाहहरू गरेर के पकाउने कसो गर्ने भनेर हौ त्यही भनेर गरेको नि अँ नमान्नेहरू कहाँ छ र खानाहरू यसो खानापिना त खुवाउनै पऱ्यो होइन अँ खानापिना त खुवाउनै पऱ्यो अन्त के कसो पाराले बनाउने के बनाउने कसो गर्ने त्यही त सरसल्लाह गरिराख्यो भने अगाडिबाटै है ठिकठाक पार्नु सजिलो हुने भनेर नि अँ उम् उम् अँ अन्त योपालि चाहिँ त्यो भटमासको भटमासको अचार पनि बनाइदिनुपर्छ मेथीको अचार पनि बनाइदिनुपर्छ है यो पालि अँ मेथी भटमासको त म बनाउँछु हो अनि त्यो ठुलो खालको खोर्सानी क्या भोटे खोर्सानी हो त्यसको पनि क्या आलुमा हालेर बनाउने अचार बनाइदिनुपर्छ हो मजाको होइन अँ अनि तपाईँले अब के तपाईँले चै के सोच्नु भएको छ अँ अन्त लास्टमा त्यो गुन्द्रुकको गुन्द्रुकको झोल चाहिँ खुवाउनु पर्छ है किनभने लास्टमा चाहिँ डाइजेस्ट है उम् अँ अनि अरू सेलरोटी पनि पोल्नुपर्छ होला हौ है दसैँमा भात पकाइरहनु भन्दा सेलरोटीहरू पनि यसो आएर पहिला आएर दिनुलाई चाहिँ सेलरोटी होइन अँ सेलरोटी आलुदम अँ त्यही गर्नुपर्छ अँ अँ अँअन्त अघिल्लो दिनै पोल्नुपर्छ नि किनभने अब भोलिपल्ट त त्यो के गर्दा कसो गर्दा ठिक्कै हुन्छ हो अघिल्लै दिन बनायो अन्त त्यो कर्चीमर्चीहरू बनाउनुपर्छ यसो चिउरा सिउरामा चिउरा कर्चीमर्चीमा हालेर खिलाइदिनुपर्छ हो सेलरोटी भइहाल्छ अँ त्यसै गरौँ न हामी म सप्तमीमा चाहिँ जानुपर्ला हौ अँ सँगै निस्कौँ न अँ सप्तमीमा गयो भने ठिकै हुन्छ किनभने अष्टमी नवमी दशमी होइन तिन दिन घरमा बस्दा त त्यहाँदेखि टिकाको दिन आयो ठिकै हुन्छ नानीहरूको स्कुल पनि त्यतिबेला नै छुट्टी हुन्छ नि त उम् हजुर हजुर हुन्छ हुन्छ हुन्छ हवस् हुन्छ सँगै जानुपर्छ